छब्बिस जनवरी उन्नाइस सौ पचास पन्ध्र अगस उन्नाइस सौ सैँतालिस बिस अगस्ट उन्नाइस सौ बयान्नबे दुई अक्टोबर अठार सय नवासी छब्बिस एप्रिल उन्नाइस सौ चौरान्नबे